नै जुन दुई हजार दस दस फेब्रुअरी दुई हजार तेह्र एघार जनवरी दुई हजार बिस सोह्र सोह्र जनवरी दुई हजार चौध सत्र दिसम्बर दुई हजार पन्ध्र